हामीहरूले ने नानी बालकहरूलाई नेपाली भाषा सिकाउनु महत्त्वपूर्ण नै छ जस्तो लाग्छ मलाई किनभने हामीले आफ्नो भाषालाई हामीले यसरी लत्यायौँ भने आज कसले बोलिदिने हामीले नेपाली भाषामा आफ्नो छोरा छोरीलाई गीत गाउनु हास कुनै पनि नाचहरू सिकाउनु सकेन भने आज कसले गीत गाइदिने कसले नाचिदिने यसै कारणले म चाहिँ तपाईँलाई ठोकेर भन्न चाहन्छु हामीले बालकहरूलाई नेपाली भाषा सिकाउनै पर्छ सिकाउन पर्छ अनि पढाउन पनि पर्छ हामीले यसलाई एकदमै हामीले ध्यान दिन पर्छ अँ मलाई चाहिँ यो लाग्छ आज किनभने आफ्नो भाषा बाँच्यो भने चाहिँ आज सबै कुरो बाँच्ने छ आफ्नो भाषा बाँच्यो भने हाम्रो संस्कृति बाँच्छ संस्कृति बाँच्यो भने चाहिँ जाति बाँच्छ म यही कारण म तपाईँलाई एकदमै भन्दछु हामी सम्पूर्ण हामी नेपालीहरू छौँ हामीले चाहिँ आफ्नो भाषालाई लागि परेर हामीले बोल्न पर्छ पढाउन पर्छ सिकाउन पर्छ सबै कुरो गर्न हामीले जान्नुपर्छ म यही तपाईँलाई रिक्वेस्ट गर्दछु